अच्छा भाइ यो कालेबुङको डोमिनोज हो ए मैले नि मेरो छोराको लागि त्यो पिज्जा अर्डर गरेको थिएँ कि र पिज्जासँग मैले उसलाई त्यो अलिकति क्या त्यो कुखुरा कुखुरा चिकन करी पनि भनेको थिएँ कि त्यो कहिले आइपुग्छ होला हौ